हाम्रो मुख्य चाड रहेको हुन्छ तिहार त्यसमा हामीले नृत्यलाई एकदमै महत्त्वपूर्ण भूमिका दिएको हुन्छौँ भने त्यसमा केटाहरूपट्टिबाट दौरा सुरुवाल ढाका टोपी लगाएर यसरी मा मादलहरू बजाएर नाच्ने गर्दछ भने केटीहरूले ढाका साडी शिरबन्दी कानमा लगाउने जस्तो नाकमा बुलाकी र कन्ठा जस्तो एउटा अर् अर्नामेन्ट्स साथै ढाका साडीहरू हामीले लगाएर एकदमै राम्रोसँगले नृत्यहरू गरेर हामीले हाम्रो चाडपर्व मनाइने गर्दछ